तिन जुन उन्नाइस सय चौहत्तर अठार मे उन्नाइस सय पचहत्तर सात जनवरी दुई हजार स तेइस पन्ध्र अगस्ट दुई हजार सोह्र उन्नाइस अक्टोबर दुई हजार तेह्र